हजुर म सङ्गीत सुन्न रुचाउँछु मलाई रोम्यान्टिक सङ्गीत सुन्न खुब मनपर्छ मेरो प्रिय गायक नारायण गोपाल हो हाम्रो स्थानीय सङ्गीतबारे भन्नुपर्दा हाम्रो यहाँ यहाँ पनि धेरै धेरै सङ्गीतमा धेरै अगाडि बढेर गइरहेको छ धेरै नानीहरूले धेरै धेरै राम्रो राम्रो सङ्गीतहरू गाएर उनीहरूले प्रोग्रामहरू पनि दिइरहेको हुन्छ अहिले त सङ्गीतमा के रे भिडियोहरू बनाइरहेको छ एल्बमहरू बनाइरहेको छ र यो सङ्गीतबारे सङ्गीतबारे भन्नुपर्दा हाम्रो स्थानीय गाउँमा गाउँ घरमा पनि धेरै धेरै नै अगाडि बढेर गइरहेको छ